म चाहिँ घरमा सधैँ दालरोटीहरू खाइरहेको हुन्छु त्यहाँदेखि फाल्टो केही राम्रो चिज खानु मन पर्यो भने चाहिँ कसैलाई पनि सोद्धिन म चाहिँ युट्युबमा हेरेर त्यही अनुसारले सामानहरू ल्याएर हेर्दै पकाउँछु त्यसरी गर्छु